हेलो को बोल्नु भएको हजुर बिक्री गर्छु त मेरोमा रायो साग छ फिलिङ्गे साग छ सागमा थुप्रो छ के लिनुहुन्छ तपाईँ

ए ए छ सागहरू थुप्रै किसिमको सागहरू छ कहिले आउनुहुने ए हुन्छ नि आउनु नि सबै सबै छ त्यतातिर त्यतातिर तपाईँले चाहिँ सब्जीको भाउ कस्तो गरेर बिक्री गर्नुहुन्छ त ए अब सागको मुठा अब मैले यहाँ त बिस रुपियाँ मुठा गरेर बिक्री गर्छु किसिम किसिमको साग छ बिस रुपियाँ मुठा तिस रुपियाँ पन्ध्र रुपियाँ मुठा त्यस्तै छ दस रुपियाँ मुठा तपाईँले चाहिँ कसरी बिक्री गर्नुहुन्छ तपाईँलाई नाफा हुन्छ हुँदैन हुन्छ नि अब तपाईँले त्यहाँ हिसाब किताब गर्नुहोस् पोसाउने रहेछ भने आउनु नि त मङ्गलवार बुधवार ए कोपीहरू कोपीहरू आलुहरू कसरी बिक्री गर्नुहुन्छ त्यहाँ ए मैले पनि बिस रुपियाँ किलो गरेर बिक्री गर्छु तपाईँलाई पोसाउँदैन होला नि अलिक धेर लिनु अलि धि धेर लिनु भने त बिस उन्नाइस गरिदिन्छु हुन्छ सिमरायोहरू पनि छ सिमरायो धनियाँहरू फर्सी फर्सीहरू छ फर्सीको मुन्टाहरू छ इस्कुसको मुन्टा छ इस्कुस छ सबै कुरो छ हजुर हजुर